मैले तपाईँको दोकानबाट अस्तिको दिन एउटा जिन्स प्यान्ट किनेको थिएँ हेर्दाखेरि राम्रो लागेको थियो त्यति बेला तर अहिले त्यसको जस्तै जुन चाहिँ त्यो सिलाएको हुन्छ त्योहरू उध्रनु थाल्यो भित्रको जुन चाहिँ पकड थियो त्यो पनि पुरा भुवा उठेको छ त्यसले गर्दाखेरि यो त मलाई अलिक डुप्ली डुप्ली टाइपको लाग्यो मलाई डाउट लाग्यो त्यसले गर्दा म फर्काउने विचार गरिरहेको छु